म विशेष यो बिरुवा मा विशेष आफूलाई कताबाट अब कुन बिरुवा लगाउँदाखेरि फाइदा हुन्छ फाइदाजनक हुन्छ होइन आफूलाई जुन बिरुवा लगाउँदाखेरि आफूलाई जस जुनबाट अब आफूलाई आयस्रोतको एउटा माध्यम बनिन्छ होइन त्यो खालको एउटा बिरुवाहरू म हुर्काउन चाहन्छु अन्त जुन प्रकारको बिरुवा लताहरूले एउटा जडीबुटीको काम पनि गर्छ होइन बिमारी हुँदा दबाईमुलोको अब जसलाई अब हामी प्रयोग गर्नुसक्छौँ दबाईको रूपमा एउटा औषधीको रूपमा होइन त्यो प्रकारको बिरुवा र लहराहरू लताहरू चाहिँ म हुर्काउन चाहन्छु